मलाई चित्रकलापट्टि इन्ट्रेस्ट त छ र म अलिअलि बनाउँछु पनि तर यो वर्कसपहरू कार्यशालाहरूतिर चाहिँ मैले धेरै भाग लिएको चाहिँ छुइनँ एकपल्ट मैले कालिम्पोङमा नै दाजुहरूले वर्कसप गर्नुभएको थियो र त्यहाँनिर मैले भाग लिएको थिएँ त्यति बेला मैले एकपल्ट चाहिँ भाग लिने मौका पाएँ र त्यति बेला चाहिँ मलाई कस्तो लाग्यो भन्दाखेरि हामीले एक्सपिरियस्न्डसहरूबाट सिकेको चाहिँ आफूले सिक्नुस आफूले आफै सिक्नुभन्दाखेरि चाहिँ एक्सपिरियस्न्डसहरूबाट सिकेको चाहिँ राम्रो लाग्यो किनभने उहाँहरूले एकदमै राम्रो पाराले सिकाउनु हुँदोरहेछ मलाई कलरिङहरू मैले सिक्नु पाएँ र पेन्सिलहरूको कलाहरू या आफूले हातहरू कतिको हलुङहरू राख्नुपर्ने बनाउँदाखेरि चित्र बनाउँदाखेरि त्योहरू सिक्नु पाएँ त्यसले गर्दाखेरि म मेरो भाइ बहिनीहरूलाई पनि यही सुझाउ दिन चाहन्छु कि यदि चित्रकलापट्टि इन्ट्रेसटेडहरू छ भने चाहिँ कार्यशालाहरूमा भाग लिनु भनेर